बर्तमान परिदृश्यमा विज्ञापन गर्ने र धेरै मानिसहरूसम्म पुग्ने तरिका सोझो तरिका भनेको सामाजिक सञ्जाल हो र यसबारेमा कुरा गर्नुपर्दा आजभोलि गाउँ गाउँमा हरेक जग्गामा होमस्टे को सुरु भएको छ र मानिसहरूले आफ्नो घर घरमा पनि होमस्टे चलाइराखेका छन् र मानिसहरूले होमस्टे खोलेर सामाजिक सञ्जालद्वारा नै आफ्नो फेसबुकमा आफ्नो वाट्सएपको स्टोरीहरूमा लगाएर आफ्नो आफ्नो घरको अथवा ती होमस्टेहरूको विज्ञापन गरिरहेको हामी पाउँछौँ